मैले विशेष गरी सानो हुँदाखेरि गोली खेल्ने गरेको थिएँ सानोमा हामी धेरै यहाँ घरकै छेउमा ग्राउन्ड छ भानु मैदान भन्ने त्यसमा हामी सानोमा गोली खेल्ने सानो भन्दाखेरि सोह्र सत्र वर्षको उमेरसम्म एउटा गोली खेल्ने कामहरू भयो त्यति बेला स्कुल पढिन्थ्यो अहिले आएर क्रिकेटमा एउटा रुचि भयो जुन चाहिँ इन्डियाको जुन चाहिँ एकदमै लोकप्रिय यो खेल भएर गए गएको छ क्रिकेटलाई धेरै राष्ट्रिय लेभलमै क्रिकेटलाई धेरै मान्यता दिए दिएकोले यो जनमानसको एउटा रुचिको विषय बनाइएको छ यसले गर्दा धेरै दिवाना छन् क्रिकेटलाई लिएर म पनि यो क्रिकेट खेल्नु भन्दा चाहिँ बेसी त्यसलाई अम्पाइरिङ गरेको छु हाम्रै बाग्राकोटको भानु मैदानमा डुवर्स कपहरू हुन्छ यहाँ धेरै पिरानास कपहरू खेलेको खेलाडीहरू नै आएका छन् जसलाई अहिले भीम प्रसाद दाहाल म मैले धेरै अम्पाइरिङहरू गरेको छु धेरैले मेरो अम्पाइरिङ रुचाएका छन् यसलाई मैले राम्रोसँग क्रिकेटको अम्पायर म आफैँले आफैँलाई भन्न पनि रु रुचाएँ रुचाउने गर्छु